अब हामी चाहिँ पशुहरू अब त्यसरी बिमारीहरू बिमारआमारहरू हुँदाखेरि चाहिँ त्यही अब ज्वरोहरू हल्का छ भने अब पशुहरूको शरीरमा चाहिँ अब ज्वरोहरू छ भने चाहिँ उनीहरू घाँसहरू खानु ऊ यो गर्छ अब चाल पाइहाल्छ नि अलग्गै बिमारी रहेछ भनेर घाँस दाना खाँदैन अनि खालि सुती मात्रै रहन्छ अनि तिनीहरूको अब त्यो बालहरू चाहिँ कपालहरू चाहिँ सबै ठाडो भएर चाहिँ अब पुरा कमजोडीखाले त्यस्तो हुन्छ र चाहिँ हामीले अब तिनीहरूलाई अब ज्वरो आएको रहेछ भनेर हामीले त्यसरी अब आफ्नै ऊ यसमा चाहिँ अब त्यसरी आफ्नै अब हाम्रै दबाईहरू दिने गर्दछौँ र अब त्यही प्यारासिटामोलहरू दानामा फिटेर दिने गर्दछौँ र त्यति बेला अब त्यो त्यसलाई अब त्यो ज्वरोहरू आएको टाइममा चाहिँ अब नुनहरू दिँदैनौ त्यसलाई सुख्खा दानामा चाहिँ दबाईहरू फिटेर दिने गर्दछौँ र अब त्यसले पनि अब त्यो ठिक भएन भने चाहिँ हामी अब गाउँको बुढोपाकाहरूलाई बोलाएर अनि जँचाउँछौँ हेराउँछौँ अनि हेराएर चाहिँ अब उनीहरूले चाहिँ अब हेरेर भन्छ अब के भएको छ अब उनीहरूलाई त सबै कुरा थाहा हुन्छ र चाहिँ अब उनीहरूले अब हेरेर बताउँछ अब के भएको छ अनि उनीहरूले जरीबुटी अब त्यही गाउँघरको जङ्गली दबाईहरू बनाएर चाहिँ खुवाइदिने गर्दछ र अब त्यसले पनि भएन भने चाहिँ हामी त्यहाँदेखिनको चाहिँ हामी त्यही पशुकै डक्टरहरूलाई बोलाएर चाहिँ हामी जँचाउने गर्दछौँ र दबाईहरू दिने गर्दछौँ